हेलो करिस्मा दिदी ठिकै छौ सुन न तिमीले त्यो सेमसङको हेड फोन किन्छु भनेर भन्दै थियौ नि है मैले पनि अस्ति किने कि तल चम्पासरीको एकजना दादा हुनु हुन्छ कि उसको दोकानबाट सेमसङको स्टोर छ उसको होइन नयाँ खोलेको अन्त एकदम राम्रो रहेछ त्यो हेड फोन कि बाहिरको नोइजहरू आउँदैन रहेछ अन्त जुन हाम्रो त्यो पहिलाको हेडफोनले त्यो कानभित्र पुरा घाउहरू भएर के हो बेसी चलाउँदा फेरि हो त्यस्तो भएको थियो नि त्यसले त एकदम हुँदैन रहेछ कस्तो राम्रो रहेछ मैले डाउटमा किनेको थिएँ कि तर पुरा राम्रो रहेछ हो अन्त तिमी पनि किन्छौ भने जाऊँ न मेरो त फिड ब्याक एकदम राम्रो भयो तिम्रो पनि आई होप राम्रो हुन्छ भनेर किनकि त्यहाँ जतिजना कस्टमरहरू आएको थियो सबजनाले राम्रो फिड ब्याक दिँदै थियो हो अन्त मेरो पनि राम्रो फिड ब्याक भयो कि अन्त म पनि बहिनीलाई गिफ्ट गरौँ भनेको भोलि सन्डे फ्री हुन्छ हो भोलि सन्डे जाऊँ न ल गएर हेर न